गत केही दिन अघि म सिलगडीमा निकै अबेर राति भएको थियो मेरो कार्य व्यस्तताले गर्दा अनि मेरो घर पनि सिलगडीदेखि सिलगडी सहरदेखि निकै दुरीमा भएको कारणले गर्दा यातायतको असुविस्ता थियो मसित गाडी पनि थिएन त्यसोसले गर्दा मध्यरातमा कसरी घरसम्म पुग्ने एउटा चिन्ता भइरहेको बेला एउटा अटो ड्राइभरले अटो लिएर आए अनि कहाँ जाने भनेर सोध्यो भएपछि म फलाना फलाना जाने पुर्याइदिनु हुन्छ भनी सकेपछि उहाँले मलाई त्यस्तो मध्यराति पनि मेरो घरसम्म सुरक्षितरूपमा पुर्याइदिनु भयो म एक्लै थिएँ त्यो सिलगडी सहरदेखि मेरो घरसम्म पुग्नको दुरीमा जङ्गलहरू पनि पर्छ मलाई कता कता असुरक्षित अनुभव पनि भइरहेको थियो कतै केही त गर्दैन भन्ने पनि मनमा आभास भइरहेको छ तथापि मलाई घरसम्म एकदमै मजाले बात मार्दै एकदमै राम्रो तरिकाले सभ्य तरिकाले बात मार्दै उक्त अटो ड्राइभरले मलाई घरसम्म छोडिदिए का छन् यसको निम्ति म उक्त अटो ड्राइभर साथीभाइ जो पनि हुनुहुन्छ उहाँलाई मेरो हृदयबाट नै धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँले गर्नुभएको सेवा तपाईँले गर्नुभएको मप्रति देखाउनु भएको उदार चित्र उदार चित्र मेरो निम्ति एकदमै महत्त्वपूर्ण एकदमै प्रिय लाग्यो मलाई तपाईँको त्यो व्यवहारले म एकदमै खुसी भएको छु अनि मलाई यस्तो लाग्यो न साँच्चै नै मानवता भन्ने कुरा मरेको छैन रहेछ तपाईँलाई देखेपछि याद भयो र उहाँलाई मैले उहाँको गाडी भाडाभन्दा पनि अलिक धेरै दिन खोज्दा पनि उहाँले लिन मान्नु भएन उहाँले चाहिँदो रकम मात्रै लिनुभयो यो देख्दा मलाई एकदमै खुसी लागेर उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँले गर्नुभएको जुन चाहिँ मलाई परोपकार गर्नुभयो त्यस्तो मध्यराति त्याबाट मलाई मेरो घरसम्म छोडिदिनु भयो पुर्याइ दिनुभयो यसको लागि म हृदयबाट नै तपाईँलाई धेरै आभार धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु तपाईँको गर्नु भएको सेवा तपाईँको उदार चरित्रको निम्ति म कृतज्ञ छु म ऋणी छु तपाईँले रा लाउनु भएको ऋण म जीवनभरी याद राख्ने छु